हेलो प्रकाश सुन न मैले त्यो एउटा सोफा मगाएको थिएँ कि यो अनलाइनबाट अनि त्यो त अब राम्रो रहेछ है दिउँसो चाहिँ अब यस्तो सोफा बनाएर बस्ने अन्त त्याहाँदेखिनको बेलुकाखेरि चाहिँ यसरी तानेर बेडहरू टाइपको हुँदो रहेछ हो अन्त राम्रो रहेछ चिज त अब अन्त त्यसमा चाहिँ माथिबाट चाहिँ उयो भेलभेटको लुगा रहेछ हो अन्तखेरि त्यसमा चाहिँ अब त्यही हो सिगरेट बिँडी खायो भने चाहिँ अब दुलो पर्ने रहेछ बिग्रिने रहेछ तर राम्रो त राम्रै रहेछ